अहिले मेरोमा त टिभीहरू छ टिभी हेर्छौँ यसो फोनहरूमा कोही बेला बातहरू मार्छौँ टाढो टाढो अहिले धेरै सुबिस्ता बजारहरू जाँदा पनि बिमार हुँदा पनि हामी गाडीमा जान्छौँ गाडीमा आउछौँ धेरै नै हामीलाई मद्दत छ